टेक्नोलोजीले हाम्रो जीवनमा लाइक भन्नु भने पनि हान्ड्रेड पर्सेन्ट नै हामीलाई प्रभावित पारेको छ लाइक जतिको गाह्रो पहिलाको टाइममा थियो जब टेक्नोलोजी यति साह्रो एड्भान्स थिएन तब एउटा चिठी पठाएर त्यो मान्छेकोमा चिठी पुग्नु झन्डै महिना दिनै जस्तो लाग्थ्यो तर अहिले त्यस्तो कुनै पनि असम्भव चिज छैन यो टेक्नोलोजीले टेक्नोलोजीको कारणले किनभने हामीले कसै मान्छेलाई चिठी पठाउनको लागि एक डेढ महिना पर्खिनु पर्दैन लाइक आधा सेकेन्डमै काम हुन्छ है तपाईँको फोनमा इन्टरनेटको कनेक्सन चाहिँ राम्रो हुनुपर्छ यहाँ बसी बसी तपाईँले अन्य देशहरूमा इमेल गर्न सक्नुहुन्छ फोनमा बात गर्न सक्नुहुन्छ यहाँ तक लाइभ एक अर्कालाई हेरी हेरी त्यसलाई भिडियो कल भन्छ है त्यो सबै एकदमै राम्रो लाइक डेभलपमेन्टको उसमा गइरहेको छ मान्छे हामी सबैजाना टेक्नोलोजी जसरी एड्भान्स भइरहेको छ हामी पनि त्यसरी नै एड्भान्स भइरहेको छ सबैको लाइफमा नाइन्टी नाइन पर्सेन्ट नै टेक्नोलोजीले धेरै नै प्रभावित पारेको छ